हेलो ओए जेरू सुन न मैले मिनी स्कर्ट किनेको थिएँ कि आज हाटबजारको त्यो एउटा स्टोरमा मज्जा मज्जाको रहेछ तँ पनि किन्ने भनेको होइन अस्ति अँ दामी छ त कलरहरू पनि पाइहाल्छस् तैँले पनि म तँलाई छुट्टीमा घर आउँदा देखाउँछु नि ल अनि किन्न तँ पनि हरेर